मैले पकाको खाना चै आब कसैले मनपरायो भने हैन अन्त उहाँहरूले अब सिक्न चाहनु भयो भने चाहिँ म त उहाँहरूलाई मेरो जो पनि मेरो तरिकाले जानेको छु है मैले जति पनि सिकेको छु अनि मैले कसरी घरमा पकाउँछु म त्यही प्रकारले नै उहाँहरूलाई चाहिँ अब सिकाउँछु है उसले केको लागि अब अचारको लागि तपाईँकोमा केही आइडिया छ भने भनिदिनुहोस् न भन्यो भने म अब बोतलमा राख्ने अचारको लागि कसरी गर्नुपर्छ के गर्नुपर्छ है हाम्रो यहाँको अब मेन त अब तामाको अचार है डल्ले खोर्सानीको अचार अनि करेलाको अचारहरू चाहिँ अब हामीले राखेर धेरै लामो समयसम्म है वर्ष दिनसम्म हामी खान सक्छौँ अनि हाम्रो घरमा आउने पाहुनापातलाई पनि हामीले त्यो अचारको रूपमा खुवाउन सक्छौँ है त्यो अचार चाहिँ अब कसरी बनाउनु पर्छ भनेर उहाँहरूले अब सिक्न चाहनु भयो भने पनि म अब त्यसलाई म अब मैले जसरी तरिकाले बनाउँछु है त्यही त्यही तरिकाले नै अब उहाँहरूलाई बताइदिन्छु अब यसको लागि चाहिँ हामीले यस्तो गर्नुपर्छ यसो गर्नुपर्छ भनेर बताइदिन्छु अनि अब घरमा खाना खानको लागि पनि एउटा हाम्रो अचार हुन्छ है अचारहरू चाहिँ के अरे अब आलुको है हामीले आलुदम मात्रै नबनाएर आलु अनि मटर प्याज लगाएर हामीले अब आलुहरूलाई आलुको पनि भिन्दै तरिकाले अचार बनाउन सक्छौँ होइन अब त्यो अचारलाई पनि अब उहाँहरूले तपाईँले बना कसरी बनाउनु हुन्छ यो अचार भन्यो भने चाहिँ अब म चाहिँ अब यो अचारमा चाहिँ यस्तरी बनाउनु पर्छ यो सामान हाल्नुपर्छ है यो सामान चाहिँ अब यति हाम्रो सम्रो सामान आलु अब मटर प्याज यति छ भने चाहिँ अब त्यो अब त्यसमा लगाउनुपर्ने खोर्सानी होइन अरू मरमसाला कुन हिसाबले लगाउनुपर्छ त्यही हिसाबले अब यसरी लगाउनुपर्छ यसरी ला लगाएर यस्तो खालको हामीले अचार बनाएर चाहिँ खुवायौँ भने है घर परिवार आफ्नो घरमा आएको पाहुनापातलाई खुवायौँ भने पनि अब एउटा राम्रो हुन्छ यो एक्सट्रा हुन्छ होइन अब पिसेको अचारहरू त हामीले डेली नै खाइरहेको हुन्छौँ है टमाटर डल्ले खोर्सानी अब धनियाँ तिल बदम हालेको अचारहरू त हामीले रेगुलर रूपमा नै खाइरहेको हुन्छौँ र अब हामीहरूले बनाएको साँधेको अचार भन्छौँ है नेपाली भाषामा चाहिँ साँधेको अचार भनेको चाहिँ अब त्यसलाई चाहिँ अब हामीले आलु र मटर उसिनेर है अन्तखेरि प्याजहेरू हालेर त्यसलाई भिन्दै तरिकाले साँधेर एउटा अचार पनि बनाउन सक्छौँ अनि हामीले काक्राकोलाई पनि काटेर है त्यसलाई अब सलादको रूप नदिएर एउटा अचारको रूप त्यसलाई पनि हामीले किन सक्छौँ त्यसमा पनि अब कस्तो तरिकाले बनाउनु पर्छ भन्ने कुरोहरू सिक्न चाहनु चाहियो भने है कसै पनि सोध्न आयो भने म त्यस बारेमा पनि बताइदिन्छु अनि मैले जो पनि घरमा खाना पकाउँछु है अब हामी त त्यही साधारण तरिकाले नै बनाउँछौँ है हामी रेस्टुरेन्टको जो मसलाहरू हाल्छ होटेलतिर हामी त्यो मसलाहरू हाल्दैनौँ घरमा अब जो छ हाम्रो उपलब्धि हामी जे अब रेगुलार रूपमा नै खाइरान्छौँ घरमा हामीले जे मरमसालाहरू ल्याइरहेको छौँ त्यही मरमसालालाई उपयोग गरेर है हामीले नयाँ तरिकाले अब नयाँ आइटम जस्तो हुने अब कसेरी बनाउनु पर्छ अब फाल्टै खालको अब जस्तै होटेलको तरिकाले नै अब होटेलमा हामीले जसरी अरू अर्को अब एउटै चिजलाई अरू अरू तरिकाले बनाएको हुन्छ होइन हामी त्यही त्यही हिसाबले पनि अब हामीले बनाएर हामीले आफ्नो परिवारलाई है आफ्नो घरमा आएको पाहुनापातलाई हामीले खुवाउन सक्छौँ र अब कसैले कसैले पनि अब मैले बनाएको खानालाई चाहिँ अब तपाईँले यो बनाउनु भएको थियो एकदमै राम्रो लाग्यो अन्त मैले मलाई सिकाइ दिनुहुन्छ भनेर कसैले अब सिक्नु चाहनु सक्छ भन्ने अब इच्छा गर्छ भने पनि म अब म चाहिँ मैले म चाहिँ यो तरिकाले बनाउँछु यसरी बनाउँछु यसरी गर्नुपर्छ यसमा यो चिज हाल्नुपर्छ यसमा यो चिज हाल्नुपर्छ यसरी बनाउँदा चाहिँ अब एक्स्ट्रा स्वाद होइन सधैँ खाइरहेको भन्दा यसको स्वाद भिन्दै हुन्छ र त्यही कारणले गर्दा चाहिँ कहिले कहीँ घर परिवारलाई पनि अब हामीले अलग्गै तरिकाले पनि बनाएर खुवाउन सक्छौँ अनि पाहुनापातहरू आउँदाखेरि पनि हामीले अलग्गै तरिकाले नै अब यस्तो यस्तो पारेर पकायो भने चाहिँ अब यो यसको स्वाद चाहिँ यस्तो हुन्छ होइन अनिखेरि हामीले अब अलग्गै यसलाई स्वाद दिन सक्छौँ र यसरी यस्तो बनिन्छ भनेर चाहिँम उहाँहरूलाई यसरी नै सिकाउन सिकाइदिन्छु अनि जो पनि इच्छा गर्नुहुन्छ सिक्नु चाहनुहुन्छ उहाँहरूलाई चाहिँ म सिकाइदिने गर्दछु